जस्तै अब तपाईँलाई योभन्दा अगाडि तपाईँलाई भनेकै थिएँ होइन अब जस्तै म त्रिवेणी गएको थिएँ भनेर होइन त्यही हो मेरो सबसे भन्दा यस्तो टाढो यात्रा भएको होइन अनि त्यो जाँदाखेरि यहाँ तपाईँको लगभग हाम्रो यहाँदेखिको छः साढे छः घन्टामा पुगियो भनेर तपाईँलाई मैलै अघि नै भनेको छु होइन अनि हामी यो बाटो जाँदा जाँदा जाँदा अब तपाईँको घाम पनि लाग्छ पानी पनि पर्छ यस्तै प्रकारको वेदरले पनि हामीलाई अलिकति उत्यो गऱ्यो हो अनि हामी जाँदैगर्दाखेरि जाँदैगर्दाखेरि अब छः घन्टा हिँड्दा हिँड्दा कुनै सर्टकट छैन बाटै बाटो जाँदा होइन अलिकति साह्रै पऱ्यो अब हामीलाई निकै साह्रै पऱ्यो अनि अब एक्लै मात्रै हिँडेर भएन अब ट्रेकिङ हाम्रो साथीभाइहरू हुन्छ साथीभाइहरूलाई पनि सँगै आफूसँगै लिएर जानुपऱ्यो ट्रेकिङ गर्दाखेरि हो अनि यसरी नै हामी छः घन्टा बादमा हामी पुग्यौँ ट्रेकिङ जग्गामा होइन जुन चाहिँ हामी स्पोर्टमा पुग्यो जग्गामा त्यो त्रिवेणीमा त्यहाँदेखि गएर बस्यौँ त्यहाँदेखि बसेर फेरि भोलिपल्ट हामी फेरि गाडीमा आएन हामी त्यहाँबाट तपाईँको हिँडेरै आयो फेरि त्यहाँबाट पनि हिँडेरै आउँदाखेरि सात आठ घन्टा लाग्यो अलिकति बाटो अप पर्छ हो त्यहाँबाट आउँदाखेरि जाँदाखेरि ओह्रालो परिदिएको कारणले गर्दाखेरि अलिक छिटो समयमा कभर भयो हो अब आउँदाखेरि तपाईँको अलिक अप परेको कारणले गर्दाखेरि चाहिँ अलिक हामीलाई टाइम लाग्यो अनि त्यो दिन तपाईँको पानी पऱ्यो पानी पर्दाखेरि त्यसमा हामीलाई प्रब्लम भयो हो यस्तै प्रकारले चाहिँ हाम्रो यो यात्रा चाहिँ कठिन थियो